हामीले पालन गर्ने सांस्कृतिक चाड पर्वहरूमा दसैँ तिहार लोसार राखी रक्षा बन्धन शरद पूर्णिमा उत्सव विशेष गरेर ती हुन् है अन्त हामीले यो दिनहरूमा धेरै हामी खुशी भएर है र हामीले जति पनि परिवारको सदस्यहरू छन् एक साथमा बस्छौँ अनि चाड पर्व मनाउने गर्छौँ है खुशीको साथमा मनाउने गर्छौँ